म चाहिँ यस्तै घमाइलो दिन घाम चटक्कै लागि रहेको बेलामा चाहिँ प्रायः जस्तो त्यस्तो दृश्यमा चाहिँ एउटा रमाइलो खुसीको क्षणहरू व्यक्त गर्नु फोटोमा व्यक्त गर्नु छ भने चाहिँ घमाइलो दिन चारैतिर हरियाली भइरहेको बेलामा चाहिँ प्रयोग गर्छु जस्तै दुःखको अब मलाई दृश्य देखाउनु छ भने चाहिँ प्रायः जस्तो म घाम अस्ताएको बेलामा घाम अस्ताएको अवस्थामा प्रयोग गर्छु र मलाई कुनै पनि नयाँ जोस र उमङ्गको तस्बिर वा छवि खिँच्न चाहेमा चाहिँ चारैतिर ढकमक्क फुलहरू फुलेको समयलाई चाहिँ म प्रायः जस्तो प्रयोग गरेर चाहिँ छविमा उतार्ने कोसिस गर्छु